हजुर हो त नानी तिमी को हो ए अँ भन नानी के काम थियो कि के को बारेमा थियो बहिनी ए यो जलपाइगुढीमा पाइने पर्सान्यालिटीको बारेमा ए हाम्रो स्कुलमा थुप्रै हुनुहुन्छ त ए छ नि हाम्रो यहाँको सागर शर्मा सर हुनुहुन्छ विवेक प्रधान सर हुनुहुन्छ अजय खड्का सर हुनुहुन्छ रुपेश शर्मा सर हुनुहुन्छ धेरै सरहरू हुनुहुन्छ त हाम्रो स्कुलमा अनि केही जान्नुथ्यो कि ए सागर सर चाहिँ एउटा साहित्यकार हुनुहुन्छ अन्त उहाँले धेरै कविता कथाहरू सबै लेख्नुहुन्छ त उहाँले पुरा बुकहरू छाप्नु भएको छ अनि हाम्रो अलिक राम्रो अलिक ठुलो पर्सान्यालिटी भएको चाहिँ अजय खड्का सर हुनुहुन्छ हजुर गाना गाउनु हुन्छ पुरा कविताहरू लेख्नुहुन्छ सबै गर्नुहुन्छ त समाचार गर्नुहुन्छ अरू यता रुपेश सर पनि हुनुहुन्छ हजुर हजुर रुपेश सरले पनि कविता वाचनहरू गर्नुहुन्छ आफै बनाउनु हुन्छ लेख लेखहरू लेख्नुहुन्छ निबन्ध लेख्नुहुन्छ राम्रो राम्रो हुनुहुन्छ उहाँको बोली राम्रो छ अरू हजुर सबैजना राम्रो हुनुहुन्छ अनि अजय खड्काहरूको चाहिँ पुरा च्यानलहरू पनि छ हिमालय दर्पणहरू छ जो छापिएको छ उस उहाँको नाममा अन्त उहाँ चाहिँ अलिक ठिक छ हामी स्कुलको नि छ हिमाल फेदी भन्ने छ एउटा हो त्यसमा पनि छापिएको छ हाम्रो अनि यता अरू पनि हुनुहुन्छ विवेक प्रधान हुनुहुन्छ उहाँ पनि अब राम्रो हुनुहुन्छ पढाउने तरिका अति सुन्दर छ नानीहरूलाई माया गरेर पढाउनु हुन्छ त्यसमा पनि साहित्यकार जस्तो नै हुनुहुन्छ तर अलिक सिक्नु भएको छैन अरू सर हेरी चाहिँ हजुर हुन्छ अन्त त्यस्तो गर्दा पनि हुन्थ्यो त अरू अरू केही छ हुन्छ नानी ल राखेँ ल नानी